टोयोटा टुर्स एन्ड ट्राभल्सबाट बोल्नु भएको ए म दार्जिलिङ घुम्नु आऊँ भनेर सोचेको थिएँ कि हजुर अन्त यसो मलाई गाइड गरिदिनु होस् न म त अब नयाँ हो अन्त यहाँनेर कि अनि दिएको छ मेरो नाम कृति राई फोन नम्बर सेभेन फोर सेभेन एट डबल थ्री फाइभ सेभेन फाइभ सेभेन फोर नाइन फोर नाइन हजुर म कलकताबट

हामी त पाँचजना हुन्छौँ हजुर डेट हामी ट्वेन्टीसेभेनतिर आउँछौँ अर्को मन्थ हजुर हामी फाइभ डेजहरूको लागि आऊँ भनेको कि यसो मिलाइदिनु होस् न के कसो छ हजुर हजुर हुन्छ हुन्छ ए हजुर ए हजुर वान विकहरू गर्नु होस् न हामी पाँचजना हजुर

हजुर दार्जिलिङ यता छेउछाउतिर पनि अलिक भनिदिनु होस् न ए हजुर कुन कुन छ होला घुम्ने जगा चाहिँ हजुर हजुर हजुर

हजुर ए हजुर भयो

ए हजुर हजुर हजुर

ए

हजुर हजुर

हामी बाइ ट्रेन आउँछौँ कि एनजेपीसम्म रिसिभ गर्नु चाहिँ क्याब पठाइदिनु हुन्छ कि यसो मिलाइदिनु न क्याबहरू ट्रेनको हजुर भइसक्यो ट्रेनको चाहिँ चार बजीतिर चाहिँ आइपुग्छ बिहान सामानहरू त अलिक ज्यादा नै छ

हजुर हजुर

हुन्छ हुन्छ

हुन्छ थ्याङ्क यु तपाईँलाई